हामी त्यस्तो अब बाइकको त्यो रेसतिर चाहिँ हामीले भागहरू चाहिँ लिएको छैइ छैन अहिलेसम्म तर साथीहरूसँग ए कोही कोही बेला यताउता हिँड्दाखेरि चाहिँ हाम्रो त्यसै अब त्यस्तै खालको भइरहन्छ अब हामी खेली नै रहन्छ त्यस्तो खालको त्यति नै हो हामीले तर त्यस्तो उयोहरू चाहिँ लि भाग चाहिँ लिएको छैन